म चाहिँ बिहान अब कोही बेला भातै हुन्छ भातै खान्छु कोही बेला रोटी बनाइदिन्छु कोही बेला अब आलुको झोल कोही बेला गुन्द्रुकको झोल अहिले त अब गरम छ पुरा त्यही कारणले गर्दा बेसी हेभी खाना चाहिँ म खादिनँ मसलाहरू पनि कम्ति कम्ति हालेर खोर्सानी पनि नानी छ त्यही कारणले कम्ति हाल्छु सुखा खोर्सानी त्यो पनि अन्त बाह्र बजी चाहिँ कोही बेला दाल भात सब्जी कोही बेला रोटी कोही बेला अब खानै मन परेन भने थुक्पा सुक्पा पनि ल्याएर खान्छौँ हामी अनि तिनबजी चाहिँ चिया बिस्किट हो त्यस्तै खान्छौँ अन्त हप्तामा चाहिँ हामी मासु खान्छौँ बेलुका चाहिँ प्रायः मासु नै खान्छ हामी कोही बेला कुखुराको खान्छ कोही बेला सुँगुरको कोही बेला अब त्यस्तै अब माछाहरू कोही बेला कर्ची मर्ची कुखुराको कोही बेला अब पचाउनीहरूको पनि खान मन पर्छ त्यस्तोहरू सबै खान्छौँ अन्त बेलुका चाहिँ अब त्यही हो कोही बेला दाल भात सब्जी हुन्छ कोही बेला मासु हुन्छ कोही बेला अन्डा हुन्छ अरू त त्यति नै अब अरू त के भन्नु अब त्यति नै खान्छौँ मसला चाहिँ तर धेरै नै कम्ति खान्छौँ